मेरो मनपर्ने पत्रिका अखबार चाहिँ पत्रिकामा चाहिँ जस्तो हिमालय दर्पण भयो सुनखरीहरू भयो यसमा चाहिँ जस्तो हिल्सको जस्तो दार्जिलिङ कालिम्पोङ खरसाङहरूको समाचारहरू पढ्नु पाइन्छ अनि अखबारमा जस्तो दैनिक जागरण जनपथहरू हुन्छ उनीहरूको यहाँ पनि के अरे इन्डियाको कुनै पनि कुनाको न्यु के अरे समाचारहरू राम्रो राम्रो कुराहरू सिख्नु नि पाइन्छ अनि जग्गा जग्गाको के हुँदैछ कसो हुँदैछ समाचारहरू यसो हामीले बुझ्नु पाइन्छ दे सुन्नु पाइन्छ राम्रो लाग्छ त्यसै लागि हामी पत्रिका अफ अखबार चाहिँ पढ्ने गर्छ